भाई मैले त्यो तिम्रो होटेलबाट खाना अर्डर गरेको थियो अहिले मलाई चाहिएन मलाई ढिलो हुँदैछ अलिकति फेरि कुनै दिन म अर्डर गर्छु नि तिम्रो होटेलबाट ल त्यो मैले पैसा दिएको थिएँ मेरै अकाउन्टमा डालदिनु ल भाइ